यहाँ सिलाईबुनाईको काम माथि जस्तै थियो तर हामी चाहिँ जाँदैन थियौँ कोही कोहीले जान्थे अब हामी त भ्याउँदैन थियौँ गाईबस्तु दोकानबगानको काम गर्नु पर्थ्यो अब अहिले चाहिँ छैन अहिले चाहिँ छ कि छैन म त्यति साह्रो हिँड्दिनँ म घरमै बसिरहन्छु मलाई त्यति साह्रो थाहा छैन पहिला पहिला चाहिँ थियो बुढी मान्छे म जान्दिनँ अनि पहिला पहिला चाहिँ त्यही त्यस्तो थियो रेडिमेड लुगा किनेर हामी लगाउँथियौँ त्यति बेला त्यति साह्रो टेलरहरू अब थिएन यहाँ अहिले चाहिँ छ फेरि अहिले अब छ अलिअलि अनि म त अब पहिला पहिला नै सिलाएको लगाउँछु त्यति साह्रो लुगाफाटा पनि थुप्रो तिन थुप्रो पनि छैन अनि अब अहिले रेडिमेट लुगा उँधैबाट धेरै लुगाहरू आउँछन् टेलर मान्छे मास्टरहरू धेरै बस्दैनन् एकजना दुईजना बस्छन् अब काम नगरेपछि लुगा पनि च्यातिँदैन फारो हुन्छ बुढी मान्छे के गर्नु भयो